मलाई गेमिङको भविष्य अति नै उज्ज्वल रहनेछ जस्तो लाग्छ किनभने अहिले प्रत्येक गाउँमा प्रत्येक सहर बस्ती बजारतिर प्रायः खेल मैदानहरू अति नै राम्रो रहेको हुँदाखेरि हाम्रा कोचहरू पनि प्रायः रहेकोले हुँदा गेमिङको भ भविष्य अति नै उज्ज्वल लाग्दैछ र अहिले यस यसै गेमबाट मानिसहरू प्रायः चिनिन थालिसकेका छन् नाम कम कमाइसकेका छन् र आउँदो भविष्यहरूले पनि अझै आफ्नो नाम उज्ज्वल राख्छन् भनी म आशा राख्छु र मलाई गेमिङको भविष्य अति नै उज्ज्वल हुने महसुस गर्छु